युट्युब वा टिभी कार्यक्रममा हामीलाई मनपर्ने च्यानल मास्टर्स चेफ खाना खजानाहरू हो हामीले यसबाट धेरै प्रकारका खानापिनाको बिषयमा सिख्न सक्छौँ जस्तै साउथ इन्डियन खाना भयो विदेशी खानाहरू भयो जस्तै इन्डियन चिकन चिल्ली बिरयानी अरू अरू राम्रा किसिमका खानापिनाहरू हामीले यो च्यानलबाट हेरेर मनपरा मनपर्दो खानापिनालाई हेर्न सकेका छौँ अनि हाम्रा नानीहरूले पनि गएर यस कुराहरूलाई सिकेर यो कार्यक्रमको माध्यमबाट आफ्नो कामको कतिवटा कामहरू गर्न सकेका छन् धेरै कुराको सहयोग भएको छ त्यही खानापिना सिकेर नानीहरूले आफ्नो जीवन निर्वाह पनि गर्न सकेका छन्